हजुर भन्नुहोस्

हजुर हजुर पर्छ ए लन्चको लागि ए तपाईँहरू कतिजना हुनुहुन्छ ए तिनजनाको लागि लन्च अर्डर गर्ने ए तपाईँले अब लन्चमा के लिनुहुन्छ मरोमा त धेरै धेरै भेराइटीहरू छ कि तर तपाईँले के लिनुहुन्छ त्यही भन्नुहोस् न त्यही हिसाबले हामी गरि राखिदिन्छु फुड आइटमहरू त छ नि अब तपाईँले मोमो चाउमिन थुक्पा हो अन्त नन भेज पनि छ भेज पनि छ अब तपाईँले खानै खानुहुन्छ कि चावल दाल रोटी सब्जी सबै छ नि भेराइटी तपाईँले चाहिँ अब कस्तो प्रकारको चाहिँ लिनुहुन्छ ए अँ अँ

चाउमिनहरू चाहिँ भेज कि नन भेज चिकन मटन सबै छ नि

एक जग्गा मटन एक जग्गा चिकन अन्त अरू भेज चाउमिन ए हुन्छ हुन्छ ल त्यसो भए आइकन म त्यो रेडी गरि राखिदिन्छु नि आएर भन् कति बजे आउनुहुन्छ भन्नुहोस् न ल हुन्छ मलाई कल गर्नुहोस् न आउनु अगाडि ए हुन्छ हुन्छ राखेँ